मैले जीवनमा कुनै दिन घुम्ने मौका यात्रा गर्ने मौका पाएँ भने म त्यस यात्रालाई जम्मू कश्मीर जान चाहन्छु किनभने जम्मू कश्मीर मैले सानो बचपनदेखि नै फिलिम पिक्चर है पिक्चरतिर हेर्दै आइरहेको र मनलाई ती दृश्यहरूले लोभ्याइरहेको ती त्यो बरफको पाहाडहरू वरिपरि है त्यस साथ साथै पाकिस्तान र इन्डियाको एलओसी बोर्डर त्यहाँको सुन्दरता यी चिजहरूले मलाई सानैदेखि एट्र्याक्सन् हुन्छ नि आकर्षित गरिरहेको छ र गर्दै आइरहेको पनि छ र त्यसै कारण मैले मेरो जीवनमा संसारको कुनै कुनामा यात्रा गर्ने मौका पाएँ भने म जम्मू कश्मीर नै जान चाहन्छु मलाई त्यस ठाउँदैखि धेरै धेरै लोभ्याइ लोभ्याइएको छ लोभ्याएको त्यस ठाउँले मलाई है आकर्षित गरेको छ मैले धेरैवटा मुभिसतिर है जम्मू कश्मीरको त्यहाँको प्राकृतिक सौन्दर्यहरूको नजरा सिनहरू मैले सानैदेखि मुभिसतिर हेर्दै आइरहेको छु र मलाई पनि त्यस ठाउँमा गएर चाहिँ हिउँ खेलाउने त्यहाँ फोटो खिच्ने त्यहाँको प्राकृतिक सौन्दर्यको मजा उठाउने एक्दमै इच्छा छ र संसारमा मैले जीवनमा कुनै दिन मौका पाएँ भने म अवश्यै जम्मू कश्मीर जान चाहन्छु